यातायातको सुविधा छैन भने स्वास्थ्य सेवामा धेरै असर पर्न जान्छ किनभने टाडाटाडा गाउँ बस्तीका मानिसहरू दार्जिलिङ शहर अस्पतालमा चिकित्साका लागि आउने गर्छन् तर बाटोघाटोको सुविधा भए बिरामीहरूलाई धेरै लाभ हुन्छ दार्जिलिङका बाहिरी क्षेत्रमा डिपिएफसी र पिएचसीहरू छन् जहाँ पुग्दा मानिसहरूलाई धेरै समय लाग्दैन